पोल्ट्रीलाई चाहिँ पोल्ट्रीले चाहिँ अब अन्डा पार्दैन होइन त्यसलाई चाहिँ प्रजनन गर्ने जरुरत पनि पर्दैन होइन अन्त बस्तीको कुखुरा जस्तो लोकल कुखुराहरूलाई चाहिँ प्रजनन गराइ गराइबस्नु पर्दैन अब पाले पछि अब थुप्रो हुल हुलमा धेरैवटा हुन्छ भाले पोथीसँग हुन्छ होइन उनीहरू अब आफै मिलिहाल्छ होइन अन्तखेरि त्यहाँदेखि त्यसको बादमा चाहिँ अब अन्डा पार्नु थाल्छ कुखुराहरूले होइन ठुलो पोथी छ भने ठुलो ठुलो अन्डा पार्छ होइन एउटा अब एउटा पोथीले चाहिँ बिसवटा पार्छ कतिजनाले कतिवटा पोथीले तिसवटाहरू पार्छ होइन कसैले अन्डा पारेको पारेकै गर्छ ओथ्रा माग्दैन त्यस्तो पनि हुन्छ अन्तखेरि सानो पोथीले सानो पार्छ अन्डा होइन त्यस्तो गर्दाखेरि चाहिँ अब तिनीहरूले अब कसैले पन्ध्रवटा पार्छ कसैले बिसवटा पार्छ होइन अब सब दिने त कुरा आएन ओथ्रा दिँदाखेरि अब ओथ्रा अब सब दियो भने त बिगार्छ राम्रो सग्लो निकाल्दैन चल्लाहरू होइन अन्तखेरि चाहिँ अब पोथीको साइज हेरेर त्यसले अब कतिवटा निकाल्नु सक्छ होइन अब ठुलो अलिक ठुलो पोथी छ भने तेह्रवटा जस्तो दियो सानो खाले पोथी छ भने अब नौवटा आठवटा दसवटा हो त्यसरी दिनु पर्छ अनि त्यसरी दिए पछि अब पोथीले अब अन्डा पार्नु अब मतलब अब ओथ्रा बस्नु थाले पछि पोथी दुई दिन तिन दिनमा मात्र निस्कन्छ चारो पानी खानु होइन भोकभोकै बस्छ पोथी अब माउ अब भोकभोकै बसेर अब त्यसको बच्चा निकाल्नुको लागि भोकभोकै बस्छ होइन झन् ठन्डा महिनामा त पाँच दिनहरूमा मात्र एक पल्ट निस्कन्छ पोथी किनभने ठन्डाले गर्दा अन्डा बिग्रन्छ भनेर होइन तिनीहरूको त्यति सेन्स त हुन्छ नि त होइन आफ्नो बच्चा बच्चाको लागि त्यस्तो सेक्रिफाइस गरेर कुखुराले अन्तखेरि कुखुराको चल्ला चाहिँ अब ओथ्रा बसेको दिनदेखि गन्ती गऱ्यो भने चाहिँ एक्काइस दिनको र एक्काइस दिन जस्तो अब एक्काइस दिनहरू पुगे पछि चाहिँ चल्ला निस्कन थाल्छ अब गरम महिनामा एक्काइस दिनमा निस्किहाल्छ होइन भने चाहिँ अब ठन्डा महिनामा चाहिँ टक्क बाइस दिनमा चाहिँ निकाल्छ चल्ला है अन्तखेरि त्यो चल्ला निकाले पछि पनि फेरि त्यसलाई बढ्नु त पुरा टाइम लाग्छ अब माउले डुलाउँछ तिन महिनाहरूसम्म माउले माउसँग बस्छ तिनीहरू होइन त्यहाँदेखि चाहिँ छुट्याउने प्रक्रिया चाहिँ त्यहाँदेखि सुरु हुन्छ अब तिन महिनाहरू पुगे पछि जब अब चल्लाले आफै चारो खानु थाल्छ होइन अन्त अब त्यहाँदेखि चाहिँ बेच्नु पर्छ कि अब छुट्याएर माउसँग छुट्याएर अलग्ग राख्नु पर्छ होइन त्यहाँदेखि चाहिँ त्यो प्रोसेस हुन्छ अब हामी चाहिँ अब धेरै कुखुरा पालेकाले गर्दाखेरि अब त्यो चल्लाहरू अब बिजिनेस प्रपोजलमा पालेको होइन त्यसले गर्दाखेरि चाहिँ अब तिन महिना अढाई महिना तिन महिना भए पछि चल्ला चाहिँ माउदेखिको छुट्याएर बेच्छौँ हामीले है अहिले त कुखुराको मासुको दाम पनि धेरै महँगो छ साढे छ सय रुप्पे किलो छ है त्यसले गर्दा चल्लाको दाम पनि अहिले राम्रो पाउँछ एउटा चल्ला कम्ती भनेको दुई सय रुप्पे गोटाले जान्छ यो चाहिँ अब हामीले चाहिँ खरिदेलाई दिन्छौँ डल्लै खरिदेले चाहिँ अब अलिक कम्ती दाममा लिएर गएर चाहिँ अब जस्तो हामी डेढ सय रुप्पे गोटाहरू दिन्छौँ उनीहरूले लगेर दुई सय रुप्पे गोटा बेच्दछ अन्तखेरि कुखुराको पनि अब कुखुरा पनि बेच्ने अब बेच्ने लाइकको भए पछि हामी बेच्दछौँ हामीले बेच्दाखेरि चाहिँ अब पाँच सय रुप्पे किलो पाउँछ पाँच सय रुप्पे किलो गरेर लान्छ उनीहरूले होइन उनीहरूले चाहिँ बेच्दाखेरि चाहिँ साढे छ सय गरेर बेच्दछ अन्तखेरि अब पोल्ट्री पनि अब त्यही हो पोल्ट्री पनि मैले अगि भनिहालेँ है पोल्ट्री पनि अब दुई महिनाहरूमा निस्किहाल्छ अन्त त्यसले गर्दाखेरि चाहिँ अब कुखुरा पाल्नुमा चाहिँ धेरै राम्रो छ पाल्यो भने अब खट्नु पर्छ तर इन्कम अब आमदानी धेरै राम्रो हुन्छ